हजुर मसँग मलाई चाहिँ अब एउटा सत्य घटनामा आधारित चाहिँ एउटा जुन चाहिँ पुस्तक छ एउटा नोभल छ धेरै मनपर्छ त्यो चाहिँ हो आई एम मलाला यो अब यो नोभल चाहिँ मलाई यही कारण मनपर्छ किनभने मलाला भन्ने एउटा अब जुन चाहिँ पाकिस्तानी केटी छन् ऊ उसले चाहिँ आफ्नो अब सानैमा अब तालिबानहरूले उनीहरू उसलाई सट गर्दाखरि चाहिँ जब ऊ स्कुलबाट फर्किँदै गर्दाखेरि चाहिँ उसलाई सट गर्छ तर स्टिल उसले चाहिँ धेरै अब वोमेन इम्पावरमेन्ट भयो वोमेन एक्चुअली अब भनौँ नै भने पाकिस्तानमा चाहिँ वोमेनहरूलाई चाहिँ पढ्ने जुन चाहिँ एजुकेसन चाहिँ अब नदिनु भन्ने खालको कुरा नै अब चल्छ त्यो उसको लागि चाहिँ मलालाले चाहिँ अब धेरै नै अब काम गरेको छ त्यही कारण चाहिँ मलाई यो पुस्तक धेरै मनपर्छ